ए हजुर हो त भन्नुहोस् न हजुर अच्छा ए हजुर हजुर तपाईँहरू कतिजना आउनुहुँदैछ ए हजुर हजुर ठुलै टोली रहेछ हजुर ए हजुर हजुर तपाईँ कता कलकत्ताबाट फ्लाइटमा आउनुहुँदैछ कि ट्रेनमा आउनुहुँदैछ अच्छा हजुर ए हजुर हजुर हजुर हजुर त्यहाँबाट हाम्रो एकदमै त्यहाँनिर हामी गाडी ड्राइभरहरू पठाउनु सक्छौँ नि अन्त उनीहरूले सिधै दार्जिलिङसम्म ल्याउनुहुन्छ तपाईँ कुन दिन चाहिँ ट्राभल गर्नुहुँदैछ यही महिना हो कि

ए अच्छा अच्छा हजुर हजुर त्यहाँनिर तपाईँलाई तपाईँ मलाई भन्नुहोस् न कुन चाहिँ गाडी तपाईँलाई इनोभाहरू छ तपाईँले इनोभाहरू गर्नु सक्नुहुन्छ बोलेरो छ तपाईँ छान्नुहोस् है अन्त म हामी पठाइदिन्छु नि तपाईँको प्लाइट डिटेल्सहरू सबै पठाउनुभयो भने ड्राइभर त्यहाँनिर आएर तपाईँलाई पर्खिरहेको हुन्छ अन्त त्यही टाइम तपाईँ गाडीमा चढेर तपाईँ दार्जिलिङसम्म आउनु सक्नुहुन्छ तपाईँलाई के अकमोडेसनहरू पनि चाहिन्छ होटलहरू पनि हेरिदिनुपर्ने हो ए हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ होटलको चाहिँ तपाईँको अहिले त अलिक सिजन लागिरहेको छ हो अनि त्यसले गर्दाखेरि अलिकति महँगो चाहिँ पर्नुसक्छ तपाईँलाई म चौरास्ताकै नजिकतिर होटलहरू हेरिदिउँ कि अलिकति सिटीदेखिको टाढै हेरिदिनु तपाईँलाई रुचाउनुहुन्छ ए हजुर हजुर

हजुर एकदमै हजुर हुन्छ हुन्छ त्यो सबै तपाईँ नसुर्ताउनु होस् है म हेरी राखिदिन्छु अनि तपाईँ कति दिन जस्तो चाहिँ बस्नुहुने ए एक हफ्ताहरूको लागि है हुन्छ हुन्छ म सबै व्यवस्था गरी राखिदिन्छु तपाईँले मलाई फ्लाइटको चाहिँ कुन दिन आउनुहुने र टाइमको तपाईँले मलाई डिटेल पठाइदिनु होस् हो अन्त त्यो अनुसार नै म तपाईँलाई सबै प्रबन्ध गरिदिनेछु तपाईँको गाडीहरू कति बजी आइपुग्ने गाडीको नम्बरहरूदेखि लिएर ड्राइभरको फोन नम्बर म सबै तपाईँलाई डिटेल पठाउँछु र ड्राइभरले चाहिँ सिधै तपाईँलाई होटलसम्म ल्याउँछ त्यसपछि पनि म तपाईँलाई भेटेर सबै घुम्नुओर्नुमा सबै तपाईँलाई म सहायता गर्नेछु नि ल

हजुर हुन्छ मलाई यही नम्बरमा वाट्सएपमा पठाइदिनु होस् न ल हुन्छ हुन्छ हवस् ओके हुन्छ